ड्राइभर भाइ तिम्रोमा जिपे छ मेरो त हेर न हातमा त पैसै रहेन सिलगढी गएको अलिअलि सामानहरू किने वरेँ त्यहाँदेखि दुधेमा आउँदा यसो खाजा साजा नानीहरूलाई मिठाईहरू ल्याउँदै वर्दा हातमा भएको खुजुरा पैसाहरू पनि सकिगयो तिम्रोमा जिपे छ भने जिपे गरिदिन्छु नि ल